अनिकेस स्टोरबाट बोल्नु भएको ए तपाईँहरूकोमा के के फर्निचर सेट छ अहिले फिलहाल ए सेल्स सेल्सहरू केही लागेको छैन ए हजुर अनि मलाई चाहिँ बेड किन्नु थियो कि प्राइस कति होला है ए हजुर अलिकति कम हुँदैन

ए होइन मलाई मात्र फाइभ थाउजन्डको चाहिएको थियो कि अनि मिल्दैन होला पनि है ए त्यसो भए केही उपाय छैन ए हाम्रो टु मिनट्स भयो भने पछि अब के गर्नु पर्छ कल राख्दा हुन्छ दादालाई सोध्नु त दादालाई सोध्नु त कल काट्दा हुन्छ अब धन्यवाद